म चाहिँ यात्रा गर्नुको कारण चाहिँ अब मेरो साथीको छोरीको है बिहा छ उसको बिहा चाहिँ यो कहिँले भनेपछि जनवरी तिस तारिख छ अनि त्यो बिहा चाहिँ म एटेन्ड गर्नु पर्छ त्यो कारणले गर्दाखेरि चाहिँ म यात्रा गर्नु पर्छ म चाहिँ यहाँबाट चाहिँ जनवरी यस्तै चौबिस पच्चिस तारिख चाहिँ म यहाँबाड दिल्लीको लागि यात्रा गर्छु है अनि त्यहाँदेखि चाहिँ अरू चाहिँ म प्रायः यात्रा गरिबस्छु मेरो छोरीहरूकोतिर म जाइरहन्छु बेङ्गलोरमा छ मेरो छोरी त्यस कारणले गर्दाखेरि चाहिँ म प्रायः नै यात्रा गरी नै रहन्छु अनि मेरो छोरा दिल्लीमा छ अनि छोरालाई भेट्नु पनि जान्छु त्यो कारणले गर्दाखेरि चाहिँ मो प्रायः प्रायः जस्तो म यात्रा गरी नै रहन्छु है मलाई यात्रा गर्न मन पनि पर्छ अनि त्यही त्यसरी नै प्रायः जस्तो चाहिँ म यात्रा गरिबस्छु